मैले एउटा स्क्रुवड्राइभर किनेको थिएँ कि मैले त्यो जुन चाहिँ स्क्रुवड्राइभर चाहिँ कम्पनी त्यो लोकल कम्पनी थियो के थियो एमबाट नाम उठेको थियो के कम्पनी हो त्यो कम्पनीको चाहिँ त्यो स्क्रुवड्राइभर त हेर्दा त राम्रै थियो र बलियै खालको जस्तै लागेको थियो र किनेको थिएँ अलिकति तर अलिकति ठुलठुलो स्क्रुवहरू घुमाउँदाखेरि चाहिँ खै त्यो उयै नगर्ने त्यो बिँड अलगै हुने अलगै त्यो तलको अलगै घुम्ने अन्त जोडले प्रेसर दियो भने पनि बिँडै फुट्ला जस्तो हुने हो अन्त जुन चाहिँ मैले हेरेको लोकल कम्पनीको चाहिँ स्क्रुवड्राइभरहरू किन्नुहुँदैन रहेछ अलिक किन्यो भने चाहिँ राम्रै ब्रान्डेड हेरेरै किन्नुपर्ने रहेछ हो यो लोकल कम्पनीले चाहिँ पैसा जस्तो अब उयो गर्छ सस्तो त्यस्तै हुँदोरहेछ यो लोकल कम्पनीहरू चाहिँ खै टिकाउहरू पनि साह्रो हुँदैन रहेछ हो अन्त किन्दाखेरि चाहिँ राम्रै ब्रान्डेडै किन्नुपर्ने रहेछ स्क्रुवड्राइभरहरू चाहिँ त्यसको अगाडिको यो पनि के भन्छ स्क्रुव घुमाउँदा पनि न नलाग्ने स्क्रुवमा पनि एक स्लिप भइहाल्ने खालको अन्त यो लोकल कम्पनी चाहिँ साह्रै चाहिँ राम्रो लागेन मलाई